हजुर तपाईँ सिना मिस बोल्नुभएको ए सुन्नुहोस् न

त्यही त अन्त नानीहरूलाई पनि डान्सहरू सिकाउनुपर्ने थियो अब सानोहरूलाई अब थुप्रै ग्रुप गराउनुपर्छ सानो नर्सरी एल केजीहरूलाई एउटा ग्रुप वान टु थ्री यसरी डान्सहरू सिङ्गिङहरू अन्त स्पोर्ट्सहरू पनि गर्नुपर्छ भनेर सोचेको थियो अनि त्यही त त अब मैले मात्रै भनेर पनि हुँदैन तपाईँहरूकोबाट पनि सल्लाह दिनुपर्यो त्यही त अन्त अरू मिसहरूलाई पनि सरहरूलाई पनि भन्नुपर्छ नि त है अँ त्यही त त्यो गरिदिई रा तपाईँ गरिदिई राख्नुहोस् न ल है त्यही त अन्त के अरे अन्त अझै अरूहरू पनि के के गर्ने स्पोर्ट्समा चाहिँ के के गर्ने अब योगा कम्पिटिसनहरू गर्ने कि अब आँटामा चकलेटहरू छुपा उयो लुकाउँछ नि हो त्यस्तोहरू गर्ने कि मतलब कस्तो के हुन्छ कस्तो गर्ने अँ त्यही त अझै अरू टिचरहरूलाई पनि सोध्नुपर्छ नि त है कस्तो के गर्ने त्यही त अब अलिक राम्रो गर्नुपर्छ भनेर सोचेको योपालि चाहिँ गरमहरू पनि धेरै छ नि नानीहरूलाई पनि अब बेसी उयो पनि गर्नुहुँदैन त्यही त हजुर अँ त्यही त त्यो जुस खानाहरू अँ त्यही त अन्त पेरेन्टस्हरूलाई पनि बोलाउने नानीहरूको त्यही त यिनी त्यही त उ मिसहरूलाई पनि भन्नुपर्छ भोलि मिटिङ राख्नुपर्छ नि अन्त इङ्लिस चार्टहरू पनि बनाउनुपर्छ ल ल हुन्छ राखेको ल ल हुन्छ